र हाम्रो दार्जिलिङ जिल्लामा चाहिँ सामान्य सामाजिक सांस्कृतिक रीतिरिवाजहरू पनि अलग अलग थरीको छ जस्तै झाँ धामी झाँक्री लगाउने चिन्ता गर्ने अनि फुलपातीहरूतिर हाम्रो एउटा रेली निकाल्ने यस्तो थुप्रै थुप्रै आफ्नो हाम्रो जुन एउटा परम्परा छ त्यसलाई चाहिँ हामीले चाहिँ बचाएर राख्नुको लागि अनि जस्तै एउटा बिमारी हुँदाखेरि धामीले कुन तरिकाले चिन्ता गर्ने अनि मरेको घरमा कुन तरिकाले चिन्ता गर्ने हो त्यस्तो पनि आफ्नै आफ्नो छ उहाँहरूको आफ्नो आफ्नै एउटा तरिका छ र हामीले अब हाम्रो चाडबाड दसैँ उयो आउँदाखेरि पनि हामीले एउटा फुलपातीहरूको रेली निकालेर फुलपातीहरूमा हामी सहभागी भएर हामीले त्यस्तो कुराहरूलाई पनि हामीले बचाएर राखेका छौँ र हाम्रो यो जुन रीतिरिवाज हामीले जुन बचाएर राखेको कल्चर छ यसले चाहिँ हाम्रो दार्जिलिङ जिल्लालाई धेर थोर एकदम अलग हामी नेपाली अलग हो र हाम्रो यिनीहरूको सांस्कृतिक यिनीहरूको आफ्नै तरिका छ र यिनीहरूको चाहिँ एउटा आफ्नै गौरव छ भनेर चाहिँ यो कुराले चाहिँ बचाएर राख्छ र यो कुराले झल्काउँछ कि उहाँहरू पनि एउटा नेपालीहरू एउटा उनीहरूको आफ्नै सांस्कृतिक आफ्नै गौरव भएको जाति हो भनेर चाहिँ यो कुराले बुझाउँछ र दार्जिलिङ जिल्लालाई यो कुराले धेरै थोरै असर पार्छ